हेलो हजुर हो त ए नमस्ते नमस्ते हजुर भन्नुहोस् न के काम थियो होला हजुर भन्नुहोस् न

ए हजुर हजुर ए हजुर हजुर हजुर ए म अस्ति आएको थिएँ नि हजुर हजुर त्यहाँनिर ए हजुर हजुर चाहिँ कहाँको हुनुहुन्छ ए हजुर हजुर हजुर त्यही त अब मै सुटिङमै थिएँ कि म एक दुई मिनट त्यो ब्रेकमा ब्रेकमा चिया खान निक्लिएको हो त्यही तपाईँले फोन गर्नुभयो अनि चल्दै छ हाम्रो अर्को नेक्स्ट प्रोजेक्ट हुँदैछ अब के हुन्छ हेरौँ न त्यसमा पनि तपाईँहरूलाई त्यहाँ दार्जिलिङमै छ हो अब नेक्स्ट सुटिङ चाहिँ दार्जिलिङ त्यो चौरास्ता छ नि क्या ब्याकमा ब्याक ब्याकसाइड हजुर त्यहाँनिर हाम्रो टिमै आउनेवाला छ नि यो हप्ता कि हजुर आउनुहोस् त्यतिबेला भेटौँ न हामी हजुर म त त्यस्तो त भेट्न त पाउँदिन कि र पनि अब त्यो फोटो सोटो खिच्नु छ भने चाहिँ म मेरो सेक मेरो सेक्रेटेरी सेक्रेटेरीसँग बोल्दा हुन्छ नि हजुर ए हजुर हजुर म कोही कोही बेला चाहिँ मेरो फोन सेक्रेटेरीकोमा हुन्छ कि तर फोन गर्नुहोस् न उठायो भने मलाई दिइहाल्नु हुन्छ नि हुन्छ हुन्छ हुन्छ